हेलो हजुर हो त ए हजुर त्यही त गरम ए अहिले त यहाँ कालिम्पोङमा त एकदम राम्रो छ यो यो उयो गर्नु ट्रेकिङहरू गर्नुको लागि घुम्नुको लागि त एक्दम राम्रो छ अहिले तपाईँहरू कहाँ कहाँ जानु सक्छ भन्दाखेरि चाहिँ यो डेलो पुच्चे डाँडाहरू अन्त यो कफेरतिर पुरा छ घुम्ने जगाहरू अब जानु चाहिँ कहाँ जानु मन छ तपाईँहरूलाई ए

हजुर छ अब त फ्यामिलीहरूको लागि चाहिँ डेलो एकदम राम्रो हो तपाईँहरूलाई साइन्स पनिहरू पनि देख्न सक्नु हुन्छ मर्निङ्ग भ्युस सनराइजहरू पनि देख्न सक्नु हुन्छ एकदम राम्रो छ तपाईँहरूको फ्यामिलीमा कोही नानीहरू अब चाइल्डहरू किडहरू छ भने तपाईँहरू साइन्स सेन्टर गएर अब उनीहरूलाई इन्जोइ फिल गर्नु पनि दिनु सक्नु हुन्छ त्यहाँ डेलोमा गएर हजुर आउँदा आउँदा हुन्छ तपाईँहरू आउँदाखेरि चाहिँ मलाई क्नट्याक्ट गर्नु होस् न म गाडीहरू मिलाई दिन्छु हो अन्त यहाँ डेलोमा गएर अब होमस्टेहरू अगाडि नै मिलाउनु पर्छ नि त हो अन्त आउनु चाहिँ कतिजना आउनु हुन्छ तपाईँहरू फ्यमिलीमा चाहिँ ए हजुर न भए पाँचजना छ भने चाहिँ नभए दुइवटा रुमहरू त हुन्छ है ए हुन्छ नभए कहिले आउनु हुन्छ तपाईँ ए हुन्छ नभए कमिङ विकमा अलिक आउनु भन्दा अगाडि दुई दिन अगाडि चाहिँ कल गर्नु होस न हामीलाई ल ए हुन्छ हुन्छ हुन्छ